खेलकुद भन्नु नै मानिसको जीवनमा सकारात्मक प्रभाव पार्ने कुरा हो खेलकुदले मानिसको जुन प्रकारको जीवनशैली हुन्छ त्यसलाई नै एकदमै बेग्लै बनाइदिन्छ मानिसहरू अहिले खेलकुदभन्दा ज्यादा सामाग्री अन्य सामाग्रीमा लागु भएका छन् अथवा भनौँ फोनतिर मानिसहरू बेसी व्यस्त देखिन्छन् तर खेलकुदले ती फोनहरू ति वस्तुहरू देखि टाढा राखेर मानिसलाई स्वास्थ्य बनाउनमा सहयोग गर्दछ यसरी उनीहरूको जीवनशैलीमा यसले सकारात्मक प्रभाव पार्दछ